मैले यो योगा अभ्यास गरेको चाहिँ छ महिना भयो र छ महिनामा मैले धेरै कुराको अनुभव गर्न सकेँ है यो योगाले चाहिँ शारीरिक सन्तुलन मात्र नगरेर चाहिँ मानसिक सन्तुलन पनि गर्दो रहेछ भन्ने कुराको अनुभव गरेँ है शारीरिकमा मैले भन्नुपर्दा म उकालो हिँड्दाखेरि एकदमै सास प्रश्वास बढेर आउँथ्यो है हिँड्नु साह्रो पर्थ्यो अनि फेरि यो घुँडाहरू पनि अलिकति दुख्थ्यो तर मैले जब यो योगा अभ्यास गर्नुथालेँ त्यो गरेपछि चाहिँ मलाई यो सास प्रश्वासमा एकदमै ठुलो परिवर्तन आयो है आहिले त्यति त्यो जतिको मैले पहिला मलाई कष्ट हुन्थ्यो त्यतिको कष्ट अहिले हुँदैन है म सजिलैसँगले हिँड्न सक्छु है त्यो भयो अन्त अर्को कुरा चाहिँ मेरो यो ढाड एकदमै दुख्ने मेरो समस्या थियो यो योगा अभ्यास गरेर चाहिँ मेरो यो ढाड दुख्ने पनि एकदमै कम्ती भयो र अहिले त भनौँ भने अहिले दुख्दैन मेरो ढाड दुख्नु अलि निकै नै कम्ती भएर अहिले दुखेको छैन अन्त यो घुँडा यो घुँडा त्यो सिँढीहरू झर्दाखेरि अलिकति दुख्थ्यो तर अहिले योगा अभ्यासले नै भनौँ यो पनि ठिक भयो है र अर्को कुरा चाहिँ के भन्दाखेरि यो योगा अभ्यास गर्दाखेरि हामीले शारीरिक गठन मात्रै होइन शारीरिक गठनको लागि मात्र गर्दैनौँ हामीले मानसिक मानसिक है स्वास्थ्यको लागि पनि गर्छौँ र यो मानसिक स्वास्थ्यको लागि गर्दा चाहिँ हामीले के हुँदारहेछ भन्दा यो हामीले मेडिटेसन गर्छौँ है यो सास प्रश्वासको यो भास्त्रिका गर्छौँ होइन कपालभाति गर्छौँ अनुलोम विलोम गर्छौँ यो सबैले हाम्रो स प्रत्येक अङ्गप्रत्यङ्गलाई चाहिँ स्वास्थ्य बनाउँदा रहेछ है अन्त अर्को कुरा मेरो टाउको एकदमै दुख्थ्यो यो मलाई चाहिँ केले ठिक भयो जस्तो लाग्यो भन्दा अनुलोम विलोम जबदेखि मैले गर्नुथालेँ तबदेखि चाहिँ अहिलेसम्म मलाई टाउकोको एकदमै समस्याको समाधान भएको छ है समाधान भएको छ र यो मेडिटेसनले एकाग्र चित्त गर्नुमा एकदमै सहयोग पुऱ्याउँदो रहेछ छ र मलाई त्यसरी अहिले निकै मेरो मानसिक भनौँ है शारीरिक भनौँ दुवैमा मैले एकदमै परिवर्तन भएको अनुभव गरेँ र यो योगाभ्यास चाहिँ प्रत्येक मानिसले गर्नु अत्यन्तै जरुरी छ अत्यन्तै जरुरी छ र हामीले एकदमै यो योगाभ्यासलाई चाहिँ आफूले आफ्नो यो दैनिक जीवनमा चाहिँ दैनिक जीवनमा चाहिँ हामीले एकदमै यो योगाभ्यासको जरुरी परेको मलाई लाग्यो र हाम्रो कतिवटा रोगहरू निवारण भएको मैले अनुभव गरेँ यसैले योगाभ्यास जतिको राम्रो अरू हामीलाई यो स्वास्थ्यको लागि चाहिँ अरू चाहिँ मैले देखिन मार्ग चाहिँ यो डक्टरी अब दुनियाभरको रोग लाग्छ है हामीलाई त्यो रोगहरूको निवारण पनि यो योगाभ्यासमै छ हामीले त्यो बेसीभन्दा बेसी त्यो दबाईहरू खाएर त्यो यो रोगलाई कम्ती गर्नुभन्दा चाहिँ हामीले योगा गरेर यो रोगलाई कम्ती गर्नु चाहिँ अति नै उत्तम लाग्यो मलाई त्यही भएर सबैजनालाई त्यही सुझाउ गर्न चाहन्छु सबैले यो योगाभ्यास गरेर स्वास्थ्य जीवन जिउँ भन्ने एउटा सन्देश पनि दिन चाहन्छु